आफ्नो गाउँको बारेमा कथाहरू हुन त अब हामी बिहे गरेर यहाँ आएको मलाई त्यस्तो त थाहा छैन तर पनि हाम्रो ठुलो मान्छेकोद्वारा सुनेको यो चाहिँ एउटा बगान जग्गा हो यो चाहिँ यहाँनिर चाहिँ पहिला ब्रिटिसहरू भयो च पहिला ब्रिटिसकै राज हुने गर्थ्यो पहिला पहिला ऐतिहासिक कुरा गर्दाखेरि चाहिँ र त्यति बेला चाहिँ यहाँनिर जसजसलाई ब्रिटिसको अब ब्रिटिसले भनेको मान्दैन जसजसले त्योहरूलाई चाहिँ यहाँनिर काट्ने मार्ने फ्याँक्ने काटेर मार्ने फ्याँक्नेहरू गर्थे र त्यो छोडेर अरू पनि शोषणहरू भयो थुप्रो थुप्रो बलात्कारकोहरू भयो राम्री राम्री केटीहरू देखेपछि लाने यो सबै कथाहरू पहिला पहिला हुन्थ्यो भन्ने चाहिँ अब हाम्रो ठुलो मान्छेको बाट उद्वारा गरेको हामीले र यो हाम्रो चाहिँ यहाँ अब बगान एरिया हो र र यो चाहिँ एउटा अब काल्पनिक कथा एउटा पहिला पहिला ठुलो मान्छेहरूकोबाटद्वारा सुनिएको कथा हो र हाम्रो गाउँमा चाहिँ अब यस्तै चलन थियो पहिला प यसरी गरिन्थ्यो पहिला पहिला ब्रिटिसको टाइममा पहिला पहिलाको टाइममा यस्तो हुन्थ्यो भन्ने चाहिँ अब हामीले अरूको मुखबाट सुनिएको कथा चाहिँ यही हो